म त न्युज त कहिले पनि त हेर्दिनँ भर्खर मात्रै भाइ हिजोअस्ति मात्रै हेरेको थिएँ त्यही एमपी भोट आउनआँटेको रहेछ अन्त पञ्चायत भोट पनि पञ्चायत भोट पनि गएछ त्यहाँबाट त त्यहाँबाट त्यो टिस्टामा बाढी पनि आएको देखियो न्युजमा त त्यहाँनिर थुप्रै मानिसहरू पनि मर मरेको देखियो त्यहाँनिर त त्यहाँनिर घरहरू पनि थुप्रैवटा बगाएछ त्यहाँ मानिसहरू पनि थुप्रै मरेछ हिजोअस्ति मात्रै हेरेको थिएँ मैले त्यहाँ पन्च उयसमा न्युजमा म त कहिले कहिले मात्रै हेर्छु नि न्युजहरू त अब म त्यति साह्रो टाइम पनि पाउँदिनँ भ्याउँदैन पनि हेर्नु